अब म चाहिँ भन्छु हाम्रो अहिलेसम्म बस्तीमा मेला भन्ने चिज चाहिँ देखेको छुइनँ लागेको छैन म चाहिँ के को अनुभव मिन्स म चाहिँ भन्न चाहन्छु जब हामी सानो त होइन अब ठुलै हुँदाखेरि म चाहिँ थोडा अलिकति हाम्रो आफ्नो गाउँदेखि टाडा पढ्नु गएको थिएँ त्यहाँ चाहिँ एउटा ठुलो मेला लागेको थियो त्यो चाहिँ सिक्किम ठाउँमा त्यहाँ चाहिँ एकदम ठुलो मेला लागेको थियो त्यतिबेला चाहिँ अब मैले म चाहिँ एकदम रोटेपिङ खेल्नु चाहिँ इच्छुक गरेको थिएँ त्यहाँदेखि जब म चडेको थिएँ रोटेपिङमा जब खेल्न देख्न एकदम मज्जा लाग्ने तर चडेपछि चाहिँ एकदम मुटु काम्ने खालको हुँदोरहेछ जब माथिदेखि मुनि खसाल्छ एकदम डर लाग्दोरहेछ त्यहाँदेखि मलाई चाहिँ धेरै मनपऱ्यो त्यो मेलाहरू एकदम म चाहिँ स्पेसल्ली भन्छु नानीहरूको लागि चाहिँ एकदम धेरै रमाइलो किनभने नानीहरूले चाहिँ मेलामा इन्जोय गर्ने मिन्स् टाइम हो इन्जोय गर्ने समय हो अनि हाम्रो एउटा गाउँमा ठ प्लेसमा पनि लाग्छ एउटा मिन्स् अलगडा भन्ने ठाउँमा लाग्छ मेला एभ्री इयर लाग्छ त्यहाँ पनि ठुलो मेला लाग्ने गर्छ तर म चाहिँ अहिलेसम्म चाहिँ त्यो मेलामा मिन्स् एटेन गरेको छुइनँ म उपस्थित गरेको भएको छुइनँ अहिलेसम्म अनि अलिकति हाम्रो टाउनमा पनि लाग्छ एउटा कलिम्पोङ भन्ने ठाउँमा मार्केटमा एकदम ठुलो मेला लाग्छ त्यहाँ चाहिँ लाइक बस्ती बस्तीबाटहरू पनि मान्छेहरू गाडी रिजर्भ गरी गरी खेल्न आउँछ अनि कालिम्पोङदेखि अलिकति तल खोला आयो एउटा मा माघे मेला भन्छ त्यहाँ चाहिँ यति धेरै ठुलो मेला लाग्छ त्यहाँ चाहिँ सबैजना बुडापाखादेखि लिएर सबैजनाले इन्जोय गर्ने गर्नेछ म पनि एकताल सानो हुँदा गएको थिएँ त्यहाँ चाहिँ मैले के देखेँ भन्यो भने चाहिँ हर्स रेस देखेको थिएँ मलाई चाहिँ एकदम देख्नुमा पनि मज्जा लागेको थियो तर त्यो जब पनि त्यो हर्स रेस गरेर आफ्नो छेउमा यत्ति धेरै म चाहिँ डराएको थिएँ जब हर्सलाई म चाहिँ फर्स्ट टाइम मैले त्यो हर्सलाई देख्न पाएको थिएँ त्यतिबेला त्यतिबेला पनि मैले धेरै चिजहरू देख्न सकेँ लाइक वहाँ त्यो ठाउँमा खानामा पनि मज्जा आउने तर हाम्रोमा त्यतिबेला भने इनअफ मिन्स् हाम्रोमा पैसा हुन्थेन हाम्रो नानीहरूमा हामीले चाहिँ धेरै कुराहरू खान लाउन खान मन पर्ने खेल्न मन पर्ने तर हामीले त्यो सबै चाहिँ खेल्न नसक्ने हाम्रो अवस्था हुन्थ्यो र पनि त्यति बेला चाहिँ हामीले चाहिँ के चाहिँ हामीमा हाम्रो लागि चाहिँ के चाहिँ खानसक्ने थियो भनेदेखि चाहिँ एउटा हावा मिठाई भन्ने लाइक जब हामीले त्यो मिठाई चाहिँ मुखमा हाल्छ त्यो चाहिँ फ्यास्सै फिल्लेर बिल्लिएर जान्छ त्यो मिठाई चाहिँ सबै अहिले पनि अहिलेको नानीहरूले पनि त्यो मिठाई चाहिँ धेरै मन पराउँछ त्यो मिठाई चाहिँ लाइक क कु कुन कलरमा धेरै किसिम कलरमा हुन्छ लाइक पिङ्क कलर पनि हुन्छ ब्लू कलर पर्पल अहिले त धेरै किसिमको कलर निक्लेको रैछ एकदम त्यो मुखमा हाल्नसाथ त्यसको हामीलाई टेस्टमा थाहा हुन्छ जब हामीले सबै बिल्लिएर मुखमा जान्छ र पनि देख्नमा एकदम अति सुन्दर देख्छ खानमा पनि मज्जा आउँछ अनि मेलामा खानेकुराहरू पनि दामी दामी पाइन्छ तर लिटल एक्सपेन्सिभ हुन्छ त्यसै कारणले चाहिँ मिडल क्लास अब अलिकति लोवर क्लासको फेमेलीहरूले चाहिँ खानमा अलिकति उनीहरूले सोच्नपर्ने हुन्छ त्यहाँ आफ्नो नानीहरूलाई आफ्नो पेटको लागि सोच्छ तर खेल्न अब उनीहरूलाई देख्नमा भने उनीहरू गाडीहरू लिएर रिजर्भ लिएर जाने गर्दछ अनि म तै भन्छु कि अब मेला भन्ने चाहिँ यस्तो चिज हो जहाँ सबैले इन्जोय गर्न सकिन्छ बुढापाखादेखि लिएर अनि मेलामा चाहिँ एउटा गेम हुन्छ लाइक डाइस हुन्छ बलुन गेम हुन्छ लाइक गन धेरै किसिमका गेमहरू हुन्छ त्यहाँ चाहिँ धेरै चिजहरू फसिनेमा छ लाइक बच्चाहरूको लागि पनि धेरै खेलाउने चिज हुन्छ हामीले बन्जिङ जम्पिङहरू हुन्छ धेरै नानीहरूले धेरै धेरै इन्प्रो इन्जोय गर्छ लाइक अहिले म पनि हाम्रो पनि एउटा स्कुलमा एभ्री इयर मेला लाग्ने गर्छ हामी चाहिँ हामीले पनि धेरै चिजहरू बेच्ने गर्छ लाइक पानीपुरी बेच्छ झालमुरी मोमोहरू बनाएर बेच्छ त्यहाँ नानीहरू यत्ति धेरै खुशी हुन्छ त्यो मेलामा मेलामा चाहिँ के को सिस्टम हुन्छ भने पैसा युज हुँदैन त्यहाँ चाहिँ हामीले अगाडि नै कुपन चाहिँ काट्नु पर्ने हुन्छ हामी प्रायः मेलामा चाहिँ कुपन युज गर्छ त्यहाँ चाहिँ किनभने चाहिँ मेलामा चाहिँ किन कुपन युज गर्छ भन्यो भने चाहिँ अब त्यो ठाउँमा चाहिँ उनीहरूले एउटा मान्छेले चाहिँ उयो गरेको हुन्छ लाइक जिम्मेवारी लिएको हुन्छ अब जत्ति पनि आफ्नो दोकानको मान्छेहरूले चाहिँ जत्ति पनि त्यो कुपनहरू उनीहरूको पास लिनसक्छ अब मान्छेहरूले किन्छ जे पनि किन्छ उनीहरू कुपनले किन्छ जति पनि उनीहरूको जो दोकानेहरूको कुपन ज्यादा हुन्छ उनीहरूले उसको बदलीमा पैसा वापस पाउँछ लाइक कुपन्स टेन्सको पनि बनिन्छ ट्वेन्टी फिप्टी हन्ड्रेडको अनि त्यसै कारण चाहिँ मेलामा चाहिँ सबै धेरैजना इन्जोय गर्छ अब हामीलाई पनि मन पर्छ अहिले पनि हामी ठुलो भइसक्यो र पनि मेला भन्ने चिज चाहिँ यस्तो हो कि जहाँ हामी त्यहाँ गएर चाहिँ एकदम इन्जोय गर्छ सबकुछ भुलिन्छ लाइक त्यति नै हो